ड्राइभर अङ्कल तपाईँले यो बाटो त लानु हुँदैछ म त पहिलो चोटि आएको यहाँबाट माल बजारसम्म पुग्न त कति समय लाग्ला म पुरानो बाटोमा त म छिटै पुग्ने गर्दै थिएँ